मैले त पहिला त सानोमा त धेरै दुःख गरेको धेरै दुःख गरेर छोराछोरी पढाएँ अहिले त छोराछोरीको बार बार बाटा बाट अब छोराछोरीको बाट बाट धेरै राम्रो छ धेरै पढे छोराछोरीले धेरै नाम कमाए पढेर उनै छोराछोरीकै नामबाट मात्रै मलाई आमाबाउ भनेर चिन्छन् गाउँको समाजले पनि धेरै धेरै नाम कमाए गोल्ड मेडलहरू नि थापे पढेर छोराले पनि त्यस्तै गरेर थाप्यो पैसाहरू धेरै थाप्यो अहिले नोकरी लागेको छ आर्मी भएको छ ठुलो छोरीले पनि अब त्यस्तै नाम कमाई अब कान्छीले पनि त्यस्तै पैसाहरू धेरै धेरै थापी तर अब नोकरी गोभर्मेन्ट सर्भिस चाहिँ हुनसकेको छैन भएकै छैन त्यसमा मात्रै एउटा दुःख मनाउ छ अरू सबै छोरछोरीको बाटोबाट सुख छ राम्रो छ उनीहरूले पनि धेरै खुसी दिएको छन् उनीहरूकोबाट पनि धेरै खुसी लागेको छ धेरै नाम कमाए उनीहरूकै नामबाट चिनाजाना भयो मान्छेसँग मान्छेहरूले पनि चिन्छन् फलाना छोरी छोराछोरी भन्छन् तर फलानाको आमा भन्छन् त्यसरी नै चिनाजान चिन चिनिएरै आएको छ अहिलेसम्म चाहिँ अहिलेसम्म त राम्रा छन् मेरा छोराछोरी धेरै धेरै राम्रो छन् धेरै नाम कमाए पढाइको बा बाटाबाट